चाडबाडमा हाम्रा नेपालीहरूले पकाउने खाने कुराहरूमा खिर ढकने पुलाउ भयो सेलरोटी अर्सा अनर्सा आदिहरू हुन् अनि हामी चाहिँ हाम्रो यो कालिम्पोङ क्षेत्रमा चाहिँ हामी विशेष गरेर खिर पुलाउ सेलरोटी अर्सा अनर्सा चाहिँ कहिलेकाहीँ मात्रै पकाउने गर्छौँ जस्तो तिजहरूमा दर खाने भनेर खिर ढकने पकाइन्छ अनि दसैँमा चाहिँ खिर ढकनेहरू कम्ती नै खाइन्छ सेलरोटी पकाइन्छ तिहारमा विशेष सेलरोटी र खिर पकाउने गरिन्छ अनि यस्तै अन्य कार्यक्रमहरू हुन्छन् अन्य चाड चाडबाडहरूमा पनि जुलपी खिर ढकने आदि कुराहरू पकाइन्छन् यता अर्सा अनर्सा र अन्य नेपाल जतिको धेरै सांस्कृतिक खानेकुराहरू चाहिँ पकाइँदैन चाडबाड अनि जो मिठो गुलियो खाने चलन भएकाले खिरहरू विशेष त अब खिर हुने किसमिसहरू हालेर कि त पुलाउहरू पकाइन्छ सेलरोटी त विशेष नै अब पूजामा पनि सेलरोटी बिहेमा पनि सेलरोटी त्यस भएन मराउमा मराउ सकिने दिन पनि सेलरोटी अनि न्वारानमा पनि सेलरोटी अरे सेलरोटी त नेपाली जातिको जन्मेदेखिको लिएर मरुन्जेलसम्मको संस्कारमा सेलरोटी चाहिन्छ अनि सेलरोटी लगायत खिर पनि त्यस्तै कुरा हो सेलरोटी पकाएपछि खिर नपकाउने कुरो आएन खिर पनि त्यसरी नै पकाइन्छ जन्मदेखि मरेकोसम्मको संस्कारमा जन्मिँदाखेरि मिठो चटाउने भन्दै के गर्दै मिठो पकाउने भन्दै खिर पकाइन्छ न्वारानमा भने मर्दाखेरिको संस्कारमा पनि खिर पकाइन्छ पिण्ड बनाएर दान गरिन्छ श्राद्धहरूमा पनि खिरको पिण्ड दान गरिन्छ सेलरोटीहरू श्राद्धमा पनि पकाइन्छ यसरी खिर र सेलरोटी चाहिँ नेपाली जातिको विशेष खस छेत्री बाहुन जातिहरूको जन्मेदेखिको दिएर मरुन्जेलसम्म नै चाहिने कुराहरू हो अनि यिनै बेसी प्रचलित छन् खिर र सेलरोटी पकाउन पनि सजिलो सबैले जानेको सिप भएको भएको हुनाले होला सेलरोटी खिर अनि ढकने विशेष त ढकने चाहिँ हामी यतातिर विशेष नै पकाउँछौँ विशेष नै चढाउने पकाउने चलन छ हाम्रो यतातिर अनि अर्सा अनर्साहरू चाहिँ एकदमै कम्ती किनकि यो कुराहरू सबैले बनाउन जान्दैनन् अनि पकाउँदैनन् पनि अनि अझै एउटा चाडबाडमा विशेष मनाउनु भनेको चाडबाड भन्दा पनि संस्कारहरूमा बिहेमा कसार पकाइन्छ कसार बनाइन्छ चामलको त्यस्तै कुराहरू छन्